मेरो भान्साघरमा चलाइने विद्युतीय उपकरणहरू मिक्सी ओभन ग्यास यस्तै कुराहरू हो र पहिले पहिले यस्तो उपकरणहरू प्रयोग गर्न नसकिने अनुभवहरू र अहिलेको कसरी फरक छ भने पहिले जस्तो कि कुनै पनि अचारहरू बनाउनको लागि मिक्सर ग्राइन्डरहरू चलाइन्थ्यो चलाइन्थेन त्यसको सट्टामा सिलौटा जस्ता धातुहरूले चाहिँ त्यसलाई पिस्ने कामहरू गर्थ्यो र खानाहरू बनाउनको निम्ति दौराहरूको उपयोग गरिन्थ्यो र कहिलेकाहीँ दौराहरू सकिँदा धेरै प्रकारको समस्याहरू पनि हुन्थ्यो र अहिले चाहिँ त्यस्तो छैन र अहिले मिक्सर ग्राइन्डर ग्यास सिलिन्डर ओभन यी सबै क का सबको सबै भएर धेरै सजिलो भएको छ